हाम्रो क्षेत्रमा त खै विभिन्न धर्म मान्नेहरू छ बुद्धिस्ट पनि छ क्रिस्चियन पनि छ हिन्दू पनि छ सबै जाति छ तर टाढो टाढोको टुरिस्टहरू आएर हेर्ने अथवा घुम्ने गर्छ राम्रो छ यहाँनिर मान्दिरहरू त थुप्रो छ गुम्बाहरू छ तर सबै नाम त भन्नु जान्दिनँ सक्दिनँ तर यो राजबाडी शिव मन्दिर भन्ने चाहिँ अति नै राम्रो छ टाढो टाढोबाट मान्छेहरू डुल्नु घुम्नु आउँछ यहाँ टुरिस्टहरू पुरा घुम्नु आउँछ त्यत्ति थाहा छ सबै त म भन्न सक्दिनँ